जीवनमा सबैको महत्त्व अब पढाइ लेखाइमा पढाइ लेखाइमा दिनैपऱ्यो अन्त अरू त्यही कामकुरोमा सफाइ सुग्घरमा यस्तो बसेर चाहिँ अब धेरै मान्छेलाई राम्रो हुन्छ अब हानिकारकबाट बाँच्छ खानेकुरा राम्रो खानुपऱ्यो त्यति नै हो अब